ए हल्लो बैनी हन मैले अस्ति त्यो ग्यास अस्ति मैले मागेको थिएँ अनि त खोइ मेरो ब् बुक बैनीकोमा छ मलाई त ग्यास चाहिएको छ खोइ पठाइदिएको पनि छैन त अनि त हजुर हजुर हजुर हजुर हजुर त मलाई त खाँच्चै भयो नि त हौ मलाई त दिनुपर्थ्यो नि त हौ अब आहिले त हुन्छ भन्नु त ए त्योबेला अब दसैँको टाइममा त हामीलाई ग्यासको पुरा दुःख हुन्छ अनि त मैले महिनामा एउटा दिनुपर्ने पनि अब बैनीलाई फोन गर्दा गर्दा हुन्छ ग्यास आइपुग्दैन अनि त अब कहि कहिले हुन्छ यसो मिलाएर पठाइदिनु न अनि त

ए अब भोलि पठाइदिनुहुन्छ अनि त लु भोलि र पर्सिमा चाहिँ जसरी भए पनि पठाइदिनुहोस् है बैनी हुन्छ हुन्छ हुन्छ